दाजु तपाईँ होटलबाट बोल्नु भएको दार्जिलिङ म्युजियम घुम्नुपर्ने थियो कि मलाई हजुर हजुर मलाई घुम्नुपर्ने थियो कि त्यहाँ के के हजुर त्यो के के छ घुम्नुको लागि हजुर त्यो कुन कुन कुन दिन खुला हुन्छ कुन दिन बन्द हुन्छ थर्सडे बन्द हुन्छ है हजुर त्यो घुमबाट फर्किँदा घुमबाट फर्किँदा टोय ट्रेनमा

हजुर सेकेन्ड पनि हुन्छ है हजुर ए भाइ कस्तो भन्नु जू जानु लागि तपाईँले गरिदिन्छ है

हजुर हजुर हजुर हजुर हजुर त्यो तपाईँ गर्नुसक्छ हवस् हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ हुन्छ